हेलो अभिषेक सर अँ के गर्दै हुनुहुन्थ्यो हौ अँ म पनि यो घरमा भर्खर ट्युसन छुट्टी भएर आएको कि अनि सुन्नु न हाम्रो त्यो उयो टिचर्स डे प्लान गर्नु पर्ने रहेछ हो अब के गर्नुपर्ने अब कहिले कसरी मिलाउनु पर्ने भनेर नि अरू सरहरूलाई पनि भन्नुपर्छ होला ए अँ ठिकै हो ठिकै हो योपालि चाहिँ होइन राम्रै गर्नुपर्छ हो मज्जाले मिलाउँ न के कसो छ अब चिल्ड्रेन्स अब टिचर्स डेहरू अब मज्जाले गर्नु पऱ्यो नि त अब हो हामी केही गर्नुपऱ्यो एक्टहरू एउटा भयो भने गीतहरू पनि गाइदिनु पर्छ होला हौ अँ ए अँ त्यही चिल्ड्रेन्स डेमा त्यही त चिल्ड्रेन्सहरूलाई अब अलिक राम्रोसँगले उयो गरिदिनुपर्छ है कि अब मज्जाले अब मिठाईहरू चिल्ड्रेन्सहरूलाई गरिदिनुपर्छ तिनीहरूले पनि टिचर्सहरूलाई मज्जाले गरिदिएको थियो हो अब हामी पनि गरिदिनुपर्छ टिचर्सहरूलाई अब मज्जाले टिचर्सहरू मिलेर त्यो सोलोमन सरलाई पनि भन्नुहोस् है हो अन्त रुपेश सरलाई पनि भन्नुहोस् सबै सरहरूलाई भनेर चाहिँ एउटा हामी मिटिङ बसौँ होइन अनि मिटिङ बसेर चाहिँ गरौँ न चिल्ड्रेन्स चिल्ड्रेन्स डे मज्जाले

ए हुन्छ हुन्छ सर भोलि भेटौँ न त्यसो भए हुन्छ